अब हामीले फर्स्टमा कृषि लाउँदाखेरि चाहिँ अब हामीले केही सोचेर नै लाउँछौँ नि त होइन खेतीबारीमा अब सब्जीहरू त्यसमा चाहिँ अब हामीले पहिला चाहिँ अब ब्याङ्कबाट लोनहरू लिन्छौँ एसएचजीबाट होइन अहिले त अब बारीको पनि धेरै पैसाहरू पनि पाउँछ लोनहरू होइन लेख्यो भने त्यसले हामीले पाउँछ होइन अन्त फर्स्ट कृषि चाहिँ भनौँ भने अब मान्छेहरूले अब सिजन सिजनमा अब एक एकवटा लाउँछ होइन पहिला अब कसैले सिमी त्यहाँदेखिको साग त्यहाँदेखिको कोपी फेरि अब खेतहरूतिर धान होइन अब बेसी जस्तो त्यस्तै हुन्छ त्यस्तैहरू हुन्छ होइन कृषिहरूले किसानहरूले अब धेरै मेहनत गरेको हुन्छ होइन कसैले यतै मान्छेहरूलाई बेचेर अब अब त्यहीँ किन्ने मान्छेहरूले बाहिर लान्छ कि त अब अब यता कसैले यतैबाट कता टाढो टाढो पठाउँछ होइन अब किसानहरूले त्समा पनि धेरै मेहनतहरू गरेको हुन्छ अब उनीहरूको दिन दिनभरिको काम होइन दिनभरि उनीहरूले यसरी काम गरेर अब केही कुरा फलाउँछ त्यो पनि अब उनीहरूलाई बिक्री भइदिएन भने उनीहरूलाई अब कस्तो अब कस्तो उनीहरूले जति गरेको कामहरू सबै त्यहीँ नै जान्छ उनीहरूको होइन अब कृषिहरूले अब हामीले अब का यसरी अब उएसको पाउँदाखेरि चाहिँ हामीले कसरी पाउँछौँ भने चाहिँ अब हाम्रो बारी अब कति छ त्यसमा हामीले अब सामानहरू लाउँदाखेरि अब त्यस्तो अब खेतीबारी अब हामीले सिमीहरू लाउँदा हामीलाई अब कत्तिको के चाहिन्छ होइन त्यो कुराको त्यो कुरा अब हामीले सोचेर त्यसको लागि हामीले लोन लिन्छौँ हामीलाई अहिले त धेरै अब धेरैवटा कुरा धेरै धेरै अब हाम्रो अब अहिले त अब धेरैवटा कुराहरू छ जतिवटा अब कतिवटा चाहिँ हामीले अब अहिले अब त्यो कृषिको लागि हामीले लोनहरू पाउँछौँ हामीलाई अहिले धेरै सहयोगहरू छ होइन र पनि अब धेरैजनाले अब त्यहाँ आफ्नै बलमा गर्छु म भनेर सोचेर पनि गर्छन् धेरैजनाले होइन र पनि अब अहिले पहिलाको पहिला अब उनीहरूले आफ्नै अब आफ्नै कमाईमा फर्स्ट सुरु गर्थ्यो त्यसपछि अब त्यहीँबाट आएकोले अर्को गर्थ्यो तर अहिले त हामीलाई फर्स्टमा नै अब गर्मेन्टले अब सरकारले अहिले त पहिला नै लोनहरू दिन्छ होइन त्यसपछि मात्रै त अब हामीले सुरु गर्छौँ अहिले त अब धेरै धेरै अब जति भन्यो अब त्यति त्यसलाई यतिमा फर्का फर्काउनुपर्ने खालको हुन्छ होइन त्यसले गर्दाखेरि त हामीले पाउँछौँ नभए त अब जति हामीले पाउँछ त्यत्ति नै अब हामीले त्यति गरेर नै हामीले अब त्यसमा अब हामीले कृषिहरूको लोनहरू लेख्नु त्यस्तो हुन्छ होइन अब हामीलाई जति अब हामीलाई जति दिन्छ हामीले त्यसमा अलिकति बेसी त फर्काउनुपर्छ र पनि तर अब त्यति हामीले त्यति बिचमा हामीले अब धेरै गर्नु सक्छ नि त होइन अब कृषि हामीले धेरैवटा अब कुराहरूबाट अब एसएचजी एसएससी यस्तै अब ब्याङ्कहरूबाट पाउँछौँ